साइन्समा हामीलाई चाहिँ स्कुलमा चाहिँ भन्दा पनि एउटा प्रोजेक्ट प्रोजेक्टहरू त दिइबस्नुहुन्छ अनि त त्यही लेख्ने कुरा मात्रै छ लेख्ने अन्त टाल्ने के केहरू खोजेर तर ल्याबमा लगेर चाहिँ कति हामीलाई कत्तिवटा एक्सपेरिमेन्टहरू गराउनुहुन्छ जस्तो यो प्लान्टहरूतिर अब प्लान्टबाट त्यो ट्रान्सपिरेसनबाट त्यो चाहिँ प्रुभ गर्नुपर्ने त्यस्तो एप्सपेरिमेन्टहरू के के अब अझै अब अलिक सायद यही वर्ष अब हामीलाई अब ल्याबमा गएर केमिकलहरू खेल्न दिन्छ होला होइन दिनु त दिन्छु भनिरहेको छ सरले तर त्यही प्रयासमा छ अन्त अझै हामीलाई अझै एउटा मोडल बनाउनु भनेको थियो हाम्रो चाहिँ त्यो चाहिँ जोग्राफीबाट त्यो चाहिँ अलिकति भन्दा पनि साइन्स साइन्समै आउँछ किनभने त्यो चाहिँ पोल्युसनसँग रिलेटेड थियो अन्त त्यही इन्भाइरोमेन्टमा पल्युसन् कसरी काम गर्छ भनेर हामी डल्लै अब ग्रुप दुईवटा ग्रुप छुट्टाइदिनु भएको थियो हामीलाई अब त्यही त्यही ग्रुप माइ ग्रुप मेरो ग्रुपको चाहिँ राम्रो भएको थियो सबैभन्दा प्रोजेक्ट हामीले मार्क्स एकदमै बेसी पायौँ अरूहरूभन्दा हामीले मोडलहरू बनाउँदा प्रोजेक्टहरू गर्दाखेरि चाहिँ एउटा कुराको चाहिँ फाइदा छ कि साथीहरूसँग अलिक टाइम सपेन्ड गर्न पाउँछ अन्त अझै हामीले अझै पुरा इन्फर्मेसनहरू पाउँछ नेचुरल के केको बारेहरूतिर त्यही त्यस्तो कुरा त्यस्तो प्रोजेक्टहरू चाहिँ एकदम फाइदा लाग्छ मलाई चाहिँ साथीहरूसँग एकदम टाइम पनि स्पेन्ड गर्न पाउँछ नयाँ कुराहरू पनि जान्नु पाउँछ